मलाई चाहिँ सिलाइबुनाइहरूको बारेमा त्यस्तो बिना केही पनि थाह छैन तर मेरो घरमा चाहिँ अजी हुनुहुन्छ जसले चाहिँ सिलाइ गर्नुहुन्छ अन्त बुन्नुहुन्छ स्वेटरहरू बुन्नुहुन्छ स्काफहरू बुन्नुहुन्छ अन्त सलहरू पनि बुन्नुहुन्छ अन्त मलाई चाहिँ उहाँले बनाएको त्यो बुनेको लुगाहरू लगाउनु मलाई धेरै मनपर्छ किनभने त्यसले एखदमै तातो फिल गराउँछ अन्त उहाँले चाहिँ मेरो लागि स्वेटर पनि बनाउनु भएको छ टोपी बनाउनु भएको छ मोजा बनाइदिनु भएको छ अन्त त्यो मेरो अजीले चाहिँ एकदमै राम्ररी काम गरेर बनाउनु हुन्छ त्यो लुगाहरूलाई अन्त मलाई त्यो लुगाहरू लगाउनु धेरै मनपर्छ